हामी नेपाली जातिहरूको चाहिँ दुर्लभ असाधारण सामग्रीहरूमा चाहिँ जस्तै हाम्रो हामी नेप नेपाली जातिहरूले मात्रै खान्छ अन्य जातिहरूले नखाने सामग्रीहरूमा चाहिँ त्यस्तै गुन्द्रुक भटमास कोदो छुर्पीहरू आउने गर्छ र यो मात्रै नभएर सेलरोटी जुन चाहिँ चाहिँ हामी शुभ कार्य होस् चाहे अशुभ कार्य होस् दुवै कार्यहरूमा चाहिँ सेलरोटी चाहिँ अब मेन्ली नै पकाएर खाने गर्छौँ